हेलो हजुर हजुर हो त ए होइन हो मैले त तपाईँलाई यसो सम्झेको थिएँ कि अब यस्तै छ के भन्छ अब गाउँघरको है अब यस्तै अब हाम्रो त यही हो कमानहरूको अहिलेको समस्याहरू अब चलिरहेको समस्याहरू है यो है अब चियाको समस्याहरू भयो अनि यसको प्रभावहरू है त्योहरू लिएर चाहिँ मैले एउटा कविता लेखेको थिएँ कि हजुर हजुर अन्त अन्त नि यसो हजुरसँग गो यो हजुर हजुर यो चियाको समस्या भयो त्यहाँदेखिको इम्प्याक्टहरू भयो है हजुर अँ हजुर अँ यसमा चाहिँ कस्तो छ भने नि मेन अब मेन कुरा भइहाल्छ यहाँनिरको कमानमा अब एउटै मात्रै त छ अब हामी कमानवासीहरूको होइन काम भनेको नै अब श्रम अब यहीँ चियाकै छ है अन्त यही चियाको कारणले गर्दा अब कत्ति अब प्रभावहरू परिरहेको छ होइन अन्त यसमा चाहिँ कस्तो खालके भन्दाखेरि अब हामीलाई अब यो चियाको समस्याहरूलाई होइन अब सरकारले अब नजरअन्दाज गरेर होइन अब यो यो प्रकारकोले चाहिँ अब आफ्नो यो कमानवासीहरूलाई चाहिँ कस्तो खालको प्रभाव पारेको छ होइन अब यसमा समस्या छ कि न यसमा राम्रोको छ कि भन्ने कुराहरूबारे लिएर चाहिँ एउटा अँ कविता चाहिँ रचना गरेको छु भनौँ न अन्त हजुरलाई सुनाउँ कि भनेर अब नि अन्त नि फोन गरेको कि ज्यू ज्यू ज्यू ज्यू ज्यू हजुर हजुर हजुर हुन्छ नि त्यहाँनिर होइन अँ त्यो अवश्य हुन्छ हुन्छ अहो ए हुन्छ हुन्छ कत्ति राम्रो कुरा हुन्छ हुन्छ हुन्छ भेटेर बात गरौँ है त है हुन्छ हुन्छ हुन्छ हवस् त राखेँ है हुन्छ अन्त